मेरो भान्सा घरमा चलाइने विद्युतीय उपकरणहरू राइस कुकुर फ्रिज इलेक्ट्रिक केटल इलेक्ट्रिक रोटी मेकरहरू हुन् तर पहिला पहिला यस्तो सामानहरू नहुँदा धेरै समस्याहरू झेल्नु पर्थ्यो त्यति बेलाको समयमा सबै खाने कुराहरू चुल्हामा पकाउनु पर्थ्यो अनि त्यसको लागि धेरै रुखहरू काट्न पर्थ्यो अनि धेरै रुखहरू म मा मासिन्थ्यो त्यति बेला तर अहिले यस्तो चिजहरू आए पछि धेरै सुबिस्ता हुन हुन थाल्यो अनि